हजुर मलाई मनपर्ने खाना चाहिँ मलाई विशेष गरेर चाहिँ हाम्रो जातीय खाना जस्तै अब तपाईँको है ढेँडो किनेमा सिस्नो सिन्की गुन्द्रुक है यी चिजहरू चाहिँ हाम्रो एउटा जातीय खाना हो है किनभने एउटा जातिले आफ्नो जातिले है आफूले आफूले बनाएको खानु पाउँदा मलाई एकदम खुसी लाग्छ है म गर्व पनि गर्छु है यो गुन्द्रुक खाँदाखेरि है गुन्द्रुकमा हामी यो गुन्द्रुक चाहिँ अब तपाईँको अब पहिला हामी साग रोप्छौँ है साग रोपिसकेपछि चाहिँ होइन सागमा चाहिँ हामीले धेरै त्यसलाई उमालेर है त्यसलाई तातो पानी लगाएर अनि त्यसलाई त्यो तातो पानीलाई मा भिजाएर सरसफाई गरेर मज्जाले एकदम ढुङ्गामा राखेर होइन घाममा सुकाएर एकदम मज्जाले त्यसलाई त्यहाँदिस् त्यहाँपछि चाहिँ हामी एउटा एउटा सुक्खा उयेसमा कभर गरेर छोपेर राखेर चाहिँ हामी त्यसलाई करीबन लगभग तपाँईको हामी एक डेढ महिना जस्तो राख्छौँ गुन्द्रुक बनाउँदाखेरि चाहिँ है त्यो गुन्द्रुकबट चाहिँ जुन हामीले एउटा पाउँछौँ तत्त्वहरू पाउँछौँ है एउटा अमिलो प्रकारको फ्लेभर है अमिलो है अमिलो खानु त्यसै पनि एउटा एउटा शरीरलाई राम्रो हो पाचन क्रियामा एकदम राम्रो हुन्छ है यसले चाहिँ तपाईँको गुन्द्रुकले चाहिँ हामीलाई के गराउँछ भन्दाखेरि तपाईँको खाँदाखेरि पनि स्वादिष्ट एकदम मिठ्ठो है आफ्टर खाइसकेपछि त्यसलाई पाचन क्रिया एकदम राम्रो मजबुत एउटा छिट्टो भोकाउने है छिट्टो भोक लाग्ने एउटा डाइजेस्ट राम्रो गराउँछ यो गुन्द्रुकले चाहिँ यसैले चाहिँ गुन्द्रुक खानु चाहिँ म रुचाउँछु है अनि तपाईँको अब यो अब ढेँडो भन्नुहुन्छ भने चाहिँ कोदोको ढेँडो है मकैको ढेँडो है यो चाहिँ हाम्रो अर्ग्यानिक हो यो आफूले कमाएर खेतीबारीमा लगाएर है हामीले एउटा अन्नबाली लगाएर हामी आफै आफ्नो हातले लगाएर चाहिँ एउटा पौरखी गरेर खेतबारी खनजोत गरेर हामीले यो कोदो मकै है यो गहुँ यो लगाएर चाहिँ हामी एउटालाई जब अन्नबाली भइसक्छ अन्नबाली भइसकेपछि चाहिँ हामीले चाहिँ के गर्छौँ यसलाई भने तपाईँको अब काटेर ल्याउने है सुकाउने त्यहाँदेखिको त्यसलाई झाँतोमा पिनेर है हाम्रो झाँतो भनेपछि अब तपाईँको एउटा जातीय हतियार नै हो हाम्रो झाँतो पनि नेपाली जातिको त्यसमा हामीले त्यसलाई त्यो माध्यमद्वारा चाहिँ त्यो झाँतोलाई चाहिँ हामीले चाहिँ युज गर्छौँ है तपाईँ कोदो पिन्नुहोस् चाहे त्यो मकै पिन्नुहोस् चाहे गहुँ पिन्नुहोस् है त्योबाट चाहिँ हामीले त्यसरी पिनेर आफ्नै हातले गरेर चाहिँ एउटा कोदो अब ढेँडो है ढेँडो एकदम राम्रो शरीरको लागि है तपाईँको मकै भन्नहुन्छ भने अब मकैको लागि हामी मकैको ढेँडो चैँ हामी एउटा सुगरको बिमारमा पनि हामी खान रुचाउँछौ अनि खानु राम्रो हो शरीरको लागि हैन त्यसैले चैँ तपाईँको हाम्रो ढेँडोहरू चैँ यै तत्त्वहरूबाट बनिन्छ कोदो मकै गहुँ हैन योहरू चैँ शरीरको लागि एकदमै राम्रो हो खानुको लागि तपाईँको अब किनेमा भन्यो भने चाहिँ किनेमा पनि एकदम राम्रो हो किनेमा हामी ल्याउँछौँ भटमासबाट बनिन्छ यो किनेमा चाहिँ है यो किनेमाले चाहिँ हामीलाई चाहिँ एकदम मिठो है राम्रो अब खाँदाखेरि एकदम सेन्ट आउँछ है एउटा राम्रो सेन्ट आउँछ राम्रो आएपछि त्यसले खाना रुचाउँछ किनेमासँग खानु है किनेमा हाम्रो एउटा जातीय खान जातीय खाना हो है यसलाई हामी अब जातीय खाना नै भनेर मान्छौँ यो विषयलाई अनि तपाईँको अब सिन्कीहरू भन्नुहुन्छ भने सिन्की मुलाहरूको बनाउँछौँ है यो पनि अब सेम गुन्द्रुक जस्तै हुन्छ यसलाई अमिलो है अमिलो हुन्छ यसलाई पकाएर खानु पाचन क्रियामा एकदम राम्रो हुन्छ यसले मद्दत गर्छ स्वादिष्ट बनाउँछ खाँदाखेरि अब खाइसकेपछि यसलाई पाचन एउटा पचाउनुमा चाहिँ यसले धेरै सहयोग गर्छ है अनि तपाईँको अब यो चाहिँ विशेष गरेर चाहिँ हाम्रो पाहाडी भेगमा है मधेशतिर भन्दा पनि तपाईँको पाहाडी भेगमा जहाँ चाहिँ गोर्खाहरू बसोबासो गर्छ यसमा यो जग्गा हाम्रो कालेम्पोङ दार्जिलिङ है खरसाङ यो हाम्रो क्षेत्र विशेषगरी तपाईँको हाम्रो यो एउटा नेपालीजन जहाँनिर चाहिँ बसोबासो गर्छ त्यहाँनिर चाहिँ धेरै मात्रामा गुन्द्रुक सिन्की होइन किनेमा भयो ढेँडो सिस्नो है योहरू चाहिँ तपाईँको हाम्रो पाहाडी भेगमा प्रचुर मात्रामा पाइन्छ है तपाईँको प्रायः यो चाहिँ हामी अब अन्य जातिले यसलाई साह्रै अब देखेको छैन तर हाम्रो एउटा नेपाली जातिमा यो चाहिँ हाम्रो चाहिँ एकदम महत्त्वपूर्ण एउटा जातीय खाना भएकोले गर्दा चाहिँ प्रायः हामी सबै रुचाउँछु यो खाना है अनि विशेष गरेर चाहिँ यो खाना चाहिँ हामी चाहिँ अब तपाईँको घरमा घरमा एउटा परिवारसँग खान चाहिँ एकदम रुचाउँछौँ होइन अरूतिर नभए पनि हामी यसो हाम्रो घरमा आफ्नै घरमा बनाएर आफ्नै घरमा है आमा बाबा पत्नी छोराछोरीको साथमा खानु चाहिँ हामीलाई खुब मलाई चाहिँ एकदम आनन्द लाग्छ